विशेष गरी पञ्चायत प्रधानको कुरा गर्दा पञ्चायत प्रधान हुनुहुन्न थियो सेक्रेटेरीले नै चलाउनु हुन्थ्यो र उहाँ हुँदा विशेषगरी हन्ड्रेड डेजको काम चाहिँ अन्य जग्गातिर हुँदा हाम्रो गाउँमा भएको थिएन र हाम्रो गाउँमा कसरी चाहिँ हन्ड्रेड डेजको काम गर्न सकिन्छ भन्ने विषयमा पञ्चायत सेक्रेटेरी जब एसिस्टेन्ट उहाँहरूसँग म स्वयमले बसेर धेरै कुराहरू गरेँ र उहाँहरूले मैले कुरा गरे बापत नै उहाँहरूले हन्ड्रेड डेजको काम मौरेफारीमा पनि गर्छौँ भनेर उहाँहरूले गर्छौँ भनेर वचन दिनुभयो र त्यस पछाडि नै यहाँ मौरेमा हन्ड्रेड डेजको काम सुरू भएको त्यो विषयमा म यहा अलिकति अवगत गराउन चाहन्छु र विशेष विधायक भन्नाले हाम्रोमा सभासद हुनुहुन्छ र सभासद त भर्खर भर्खर मात्रै हो करिब दुई अढाई वर्ष हुँदैछ र उहाँ उहाँ जतिबेला विधायक सभासद हुनुभन्दा अघाडि नै मैले उहाँलाई भेटेर हाम्रो स्कुल जो चलिरहेको छ र हामीले यहाँदेखि गैरीबास हाम्रो विद्यार्थीहरू जाँदा धेरै टाढा बाटो खोला काटेर जानुपर्ने र त्यसले गर्दाखेरि चाहिँ हामीलाई गाउँमै अप्पर प्राइमेरी बनाउनु पर्छ भन्ने सोच लिएका थियौँ र यो कुरो मैले सर्वप्रथम उहाँ सभासद नभइकन नै मैले कुरो राखेको थिएँ म सँगसँगै मेरो टोली गएर हामी चारजनाको टोली गएर राखेको थियौँ र उहाँले सभासद भएपश्चात चाहिँ उहाँले वचन चाहिँ दिनुभएको छ कि मौरेमा अप्पर प्राइमेरी ल्याएरै छोडछु भनेर उहाँले भन्नु चाहिँ भएको छ तर अहिलेसम्म त्यो चाहिँ हुन सकेको छैन र जहाँसम्म मलाई विश्वास लाग्छ उहाँले उक्त काम चाहिँ गरि दिनुहुन्छ भनेर